मैले जोमेटो जुन एउटा कम्पनी छ एउटा जोमेटोमा मैले दुईवटा पिजा मगाएको थिएँ र त्यो त्यो पिजाको जुन प्रकारको एउटा रिसिप्ट पाउनुपर्ने थियो मैले त्यो रिसिप्ट चाहिँ म एपबाट चाहिँ डाउनलोड गर्दैछु